हजुर म आफ्नो स्थानीय भाषामा भएको युट्युब च्यानल हेर्ने गर्दछु अनि युट्युब च्यानलको नाम चाहिँ हो गौरव बेनरेड अनि यो च्यानलमा चाहिँ गौरव बेनरेडले चाहिँ जग्गा जग्गा घुम्छ इन्डियाको विभिन्न राज्यहेरू जस्तै सिक्किम मेघालय महाराष्ट्र बिहार सबै जग्गाहरू घुम्दै घुम्दै यो विभिन्न डिस्ट्रिक्ट जिल्लाहरू घुम्दै भिडियो बनाउने गर्दछ स्टेटहेरू अनि उहाँको भिडियोमा चाहिँ एकदम सांस्कृतिक मनोरञ्जन र आफ्नो भाषामै भएकोले गर्दाखेरि चाहिँ हेर्नु एकदम रुचि गर्दछु र सजिलो पनि पर्दछ हेर्नु मनोरञ्जन पनि छ मजा पनि आउँछ हँसाउनु पनि हुन्छ अनि म मेरो परिवारहरू सबैजना सँगै बसेर हेर्ने गर्दछु र मलाई यो युट्युब च्यानल आफ्नै भाषामा भएकोचे चाहिँ हेर्नु एकदम रुचि लाग्दछ अनि अन्य अरू भाषामा भएको मनोरञ्जन कार्यक्रमहरू पनि म हेर्ने गर्दछु म प्रायः जस्तो अङ्ग्रेजीमा भएको अरू कार्यक्रमहरू हेर्ने गर्दछु जस्तै कि वेब सिरिज भन्छ म ब्रेकिङ ब्याड भन्ने हेर्ने गर्दछु अनि युट्युब च्यानल छ यस थ्योरी भन्ने उहाँको च्यानल हेर्ने गर्दछु अनि धेरै अरू त्यस्तो च्यानलहरू छ जस्तै कि मिसन इम्पोसिबल भन्ने पिक्चरहरू छ त्यस्तोहरू हेर्ने मो रुचि राख्दछु है